हेलो हजुर भन्नुहोस् हजुर हो त हजुर हजुर ए हजुर हजुर हजुर हो त ए हजुर हजुर लोनहरू त हुन त चाही नै रहेको थियो हो कस्तो खालको होम लोन भनेको चाहिँ म यस्तो बुझ्दिनँ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर यो साँच्चिकै हो के यो उयोहरू त होइन होला नि अहिलेको स्क्यामहरू भन्ने त्यस्तो होइन नि हजुर हजुर यसो एक लाखहरूभन्दा कम्तीहरू चाहिँ डिपोजिट गर्दा मिल्दैन हजुर हजुर हो हजुर हजुर ए तिन लाखहरू चाहिँ हुँदैन हजुर हजुर हजुर फाइभ ल्याक दिँदैछ नि हजुर त्यसको इन्ट्रेस्ट रेटहरू चाहिँ कति गरेर दिन्छ होला है हजुर हजुर हजुर सिक्स पर्सन्टले नि ए ठिकै छ ठिकै छ हजुर पर एनम् नि हजुर हजर म एकपल्ट दार्जिलिङ ब्रान्च नै आउँछु कि म तपाईँलाई नै कल गर्दा मिल्छ होला ए हुन्छ हुन्छ हुन्छ हुन्छ धेरै धेरै धन्यवाद हुन्छ